र हाम्रो गाउँ बस्तीमा त आवास विकल्पहरूको त्यति छैन तर हामी जब बजारतिर हेर्छौँ भने त्यहाँ ठुल्ठुलो इन्फ्रास्ट्रक्चरहरू भयो है ठुल्ठुलो अफिसहरू हुन्छ ठुल्ठुलो हस्पिटलहरू हुन्छ

अफिसहरू स्कुलहरू कलेजहरू युनिभर्सिटिहरू बजारमै भएको कारणले गर्दा अनि धेरैजना मान् मानिसहरू बजारमै रेन्टमा पिजी है लिएर उनीहरूले मन्थली उनीहरूले पे गर्छ है र हाम्रो जग्गामा त्यति त्यो फ्ल्याट्स फ्ल्याटहरूको अहिले चलन चल्ती छैन यसलाई ग्र्याजुवल्ली मान्छेहरूले जसरी समय परी परिवर्तन हुँदैछ त्यसरी मान्छेहरूले बिस्तारै किन्दैछ है तर अहिले त्यति चलन यसको छैन तर भविष्यमा एकदम हुनेछ र यसको रेन्टमा हामीले ल्यायो भने यसको रेन्ज हुन्छ दुई हजारदेखि पाँच हजारसम्मको एउटा अफोर्डेबल प्राइज हुन्छ रेन्टमा हामीले बस्छौँ भने र हामी पिजीमा हेऱ्यो भने सबैकुरो अब हामीले गर्नु पर्दैन हामी केवल त्यहाँ एउटा गेस्ट हो जस्तो त्यहाँ बस्नु मात्रै पर्ने हुन्छ है खानुदेखि लिएर सबै कुरो हामी त्यहीँ हुने गर्दछ सो त्यसमा अलिकति प्राइज हेऱ्यो भने अलिकति महँगो छ रेन्टसँग कम्पेयर गऱ्यो भने चार हजारदेखि छ हजारहरूसम्मको रेन्जमा त्यसको भाडा हुन्छ